हेलो भाइ यो अलगढा होटलबाट बोलेको हो म दावा मैले खाना अर्डर गरेको थिएँ खाना अलिक अर्कै आएछ मैले मोमो भनेको थिएँ तिमीले चाउमिन पठाइदिएछौ यसलाई चाहिँ अब फिर्ता गर्नुपर्छ तिमीले नत्र तिम्रो पेड रोकिन्न तिम्रो म्यानेजरसँग बात मार्छु म मलाई पटक्कै मनपरेन तिम्रो तिमीहरूको सर्विस